मैले भर्खरै एउटा नयाँ उपन्यास किने मुन्नु गौतमको दिल कान्छी दुस्रा भन्ने यो उपन्यास डुवर्सको चियाबगान केन्द्रित छ र यो चियाबगानमा जुन मजदुरहरूको अवस्था छ त्यहाँको दयनिय अवस्था छ निम्न श्रमजीवी वर्गहरूको निम्न वर्गहरूको जुन अवस्था छ खटि खाने मजदुरहरूको उनीहरूको अवस्था बारे चाहिँ यो उपन्यास वर्णित छ यसको चरित्रहरू एकदमै तल्लो श्रेणीका छन् र उपन्यासकारले यो उपन्यासलाई चाहिँ एकदमै न्याय गर्नु भएको छ र उहाँले एकदमै मजाले मिहिन पाराले अब चरित्रहरलाई चाहिँ न्याय गर्नु भएको छ र मलाई यो उपन्यास पढेर धेरै राम्रो लाग्यो र त्यसको पनि मैले एउटा रिभ्यू पनि मैले गरिसकेको छु र उपन्यास धेरै राम्रो छ